मलाई शास्त्रीय वा समसामायिक सङ्गीत दुवै गाउनु मनपर्छ र शास्त्रीय सङ्गीत त झन् एकदमै मनपर्छ र अरूले गाएको है सुन्नु हेर्नु एकदमै मनपर्छ र अब दुर्भाग्यवश अब त्यस्तो मौका पाइएन एउटा के अरे सङ्गीतको एउटा प्रशिक्षण लिनुपाएन यदि त्यस्तो एउटा अवस्था त्यो त्यो समयमा अब सृजना भएको भए त हो त्यस्तो मौका मैले पाएँको भए सायद म साँच्चै नै त्यसको एउटा प्रशिक्षण लिन्थेँ होला तर एकदमै मनपर्छ शास्त्रीय सङ्गीत किनभन्दाखेरि त्यो शास्त्रीय सङ्गीतको जुन एउटा प्रभाव एकदमै भिन्नै हुन्छ के अरे त्यसमा अब सब कुरो ध्यान जप सब कुरो हुन्छ एकदमै के भन्छ त्यसले अब एकदमै आनन्द त दिन्छै दिन्छ है मन मस्तिस्क सबै वरिपरि सब मतलब सबै कुरो एउटा बिर्सिएर सुनिरहनु मन लाग्छ त्यहाँ सुर ताल भयो त्यसको अब विभिन्न प्रकारको त्यो हर्कतहरू भयो अब तानहरू भयो त्यो सबै सुन्दाखेरि हेर्दाखेरि एकदम मनपर्छ अनि यो के अरे यो टिभी प्र कार्यक्रमतिर पनि धेरै प्रकारको एउटा अहिले के भन्छ कार्यक्रमहरू भइरहेको छ सङ्गीतको कार्यक्रमहरू भइरहेको छ प्रतिस्पर्धा कार्यक्रमहरू भइरहेको छ र त्यो कर्यक्रममा धेरैजना एउटा गायकहरूले कतिजनाले शास्त्रीय सङ्गीतहरू गाउँछन् त्यसको एउटा छुट्टै भिन्नता हुन्छ त्यसको छुट्टै प्रभाव परिहाल्छ र अरू जुन प्रकारको सँगैमा अरूले गीतहरू गाउँछ र गीत गाउँदाखेरि यस्तो एउटा मनोरञ्जन त हुन्छ एकदमै सबैले मनोरञ्जन लिन्छन् र जब त्यो गीतहरूको सिलसिला है गाउने सिलसिला सुरु हुन्छ प्राय प्राय झन्डै झन्डै अहिले त प्राय प्राय एकै प्रकारको हुन्छ धेरैवटा र जब कसैले शास्त्रीय सङ्गीत गाइरहेछ भने त्यसको प्रभाव सुन्नेलाई हेर्नेलाई देख्नेलाई सबलाई एक प्रकारको परेको हुन्छ मलाई त्यसो लाग्छ अब अरूलाई पर्छ पर्दैन तर मलाई चाहिँएकदमै मिठो लाग्छ एकदमै सुन्नु मनपर्छ शास्त्रीय सङ्गीतमा अब धेरै एउटा प्रकार होला र मलाई एकदमै मनपर्छ र समसामायिक सङ्गीत पनि एकदमै मनपर्छ गाउन मनपर्छ र अब सङ्गीत नै मनपर्छ त्यसले त्यसले चाहिँ तर अब यो दुईटामा हेर्दाखेरि अब शास्त्रीय सङ्गीत एकदमै गाह्रो हुन्छ किनभन्दाखेरि त्यसमा सबै प्रकारको अब सरगम सुर ताल सब हेर्नुपर्ने हुन्छ कहाँ के कसो तानहरू भयो है सबै कुरोहरू अब धेरै लामो गाउनुपर्ने हुन्छ अब हर्कतहरू लिनुपर्यो त्यसको अब विशेष गरेर सरगम सुर ताल सबै हेर्नुपर्यो यसले गर्दाखेरि अलिकति जसले प्रशिक्षण लिएको छ उहाँहरूलाई मात्रै उहाँहरूले मात्रै अब यो सक्छ भने लाग्दछ र मलाई मन चाहिँ पर्छ शास्त्रीय सङ्गीत एकदमै मनपर्छ र कोही कोही बेला अब त्यसरी अब समसमायिक गीतहरू गाउँदा भयो पनि कोही बेला बिच बिचमा कता कता त्यस्तो अलिकति त्यो हर्कतहरू हुन्छ र कोही बेला ठिक लाग्छ पनि कोही बेला लाग्दैन पनि तर त्यसको एउटा जसले एकदमै राम्रोसँगले त्यसको प्रशिक्षण लिएको छ उसले मात्रै गाउनुसक्छ मलाई पनि त्यस्तो लाग्छ र शास्त्रीय सङ्गीत निकै गाह्रो हुन्छ गीत गाउनु